मलाई चाहिँ त्यस्तो लाग्दैन कि अरू ग्रहतिर पनि मान्छेहरू हुनसक्छ मलाई चाहिँ लाग्छ अरूतिर ग अरू ग्रहहरूतिर चाहिँ हुँदैन खाली हाम्रै पृथ्वीतिर मात्रै हुन्छ किनकि त्यहाँ किनकि त्यहाँ पानी छैन माटो छैन त्यहाँ अक्सिजन छैन ग्र्याभिटी हुँदैन त्यतातिर त्यसैले मलाई चाहिँ अरू जग्गातिर अरू मर्क्युरी भिनसहरूतिर र मलाई मान्छे हुन्छ जस्तो लाग्दैन किनकि त्यहाँ एउटा रिसर्च त गरेको छैन किनकि त्यहाँ पानी हुँदैन दुइटा घाँसफुस ट्री अक्सिजनहरू हुँदैन त्यहाँ जीवजन्तुहरू हुँदैन जीवजन्तुहरू पनि हुनुपर्छ अनि त्यहाँ मान्छेहरू छैन त्यहाँ पानी पनि छैन त्यहाँ करेन्टहरू छैन एलेक्ट्रिकहरू त्यहाँ हुनुपर्छ अहिले ट्री नत्र पानी छैन भने मान्छेलाई प्यासले मर्छ अक्सिजन छैन मान्छे बिना अक्सिजनले मर्छ मान्छेहरूलाई खानाहरू पाएन भने मान्छेहरू मर्छ खाना पानी सबै चाहिन्छ नि त मान्छेहरूलाई पनि एउटा जनावरहरू पनि मान्छेहरू जस्तै मान्छेहरू पनि जनवारहरू जस्तै हो खानु पाएन भने त जो पनि मर्छ अब फोनलाई चार्ज दिएन भने फोन यो हुन्छ बन्द हुन्छ त्यसैले धन्यवाद